हेलो हजुर भेनाजु म शिवराज कि अघि सामान मगाएको थिएँ मैले कि खाने कुराको हजुर त्यही त सधैँ खाएको जस्तो आज टेस्ट पाइएन टेस्ट मतलब त्यो खानाको क्या अलिकति सधैँको जस्तो टेस्टै छैन हो खानामा अन्त हजुर त्यही त सधैँ त राम्रो हुन्थ्यो आज त खाना पनि अलिक राम्रो टेस्ट लागेन सधैँको जस्तो अन्त तपाईँको त्यो प्याकिङ पनि अलिकति राम्रो थिएन हौ हो त्यही त हजुर मैले चाउमिन अर्डर गरेको थिएँ त हजुर सधैँ पनि अब त्यही अर्डर गरेर खाइरहेको आज त बेग्लै टेस्ट लाग्यो नि त कि अन्त केही केही गर्नु मतलब तपाईँको केही सेफ त्यस्तो केही खानामा केही गडबडी छ होला एकपल्ट चेक गर्नुहोस् न हजुर हजुर हजुर त्यही त हजुर हजुर त्यही त अब डेली खाइरहने त्यही भएर चाहिँ अब होइन अब टेस्टमा अलग्गै चाल पाइहाल्छ नि हो अन्त अलिकति यो खा खाने कुरा चाहिँ अलिकति है पुरानो बासी हो जस्तो नि लाग्यो हो अन्त त्यही त अब यसो बासी खाना तपाईँले यसो दिनु थाल्यो भने त तपाईँहरूकै मार्केटिङ राम्रो हुँदैन अब म पनि त अब खानु मलाई त्यहाँ सक्दिनँ म होइन म पनि त मेरो साथी भाइहरू लिएर त्यहाँ अब खानु त बेला बेला आइबस्छु अब तपाईँहरूले यस्तो खानाहरू प्रोभाइड गर्नुभयो भने त होइन मलाई पनि त आउनु अप्ठ्यारो हुन्छ होइन साथीहरू लिएर हजुर हजुर हजुर त्यही त खाना खाना चाहिँ अलिकति त्यस्तै छ डिस्टर्बै छ सधैँको जस्तो चाहिँ एकदमै छैन मलाई चाहिँ एकदमै फ्रेस लागेन क्या आज चाहिँ अँ खाना चाहिँ फ्रेस लागेन हजुर हजुर हुन्छ हेर्नुहोस् न ल हेरेर चाहिँ बिचार्नुहोस् न हजुर हजुर हुन्छ हुन्छ त्यही त तपाईँको सधैँको कस्टोमर भएर चाहिँ अब तपाईँको लागि यस्तो अब भन्नु पऱ्यो नि त होइन हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ